हेलो बादल भाइ ए एउटा एनजिओ सम्बन्धी भाइसँग गाउँमा आएर बात मार्नुपर्ने थियो हामी चाहिँ त्यो के अरे प्रथम भन्ने एउटा एनजिओमा काम गर्छौँ त यसले चाहिँ के अरे गाउँमा अथवा सहर बजारको पढ्नु नपाएको नानीहरू जसलाई प्राथमिक शिक्षा दिइन्छ त्यो प्राथमिक शिक्षा सम्बन्धी अब साक्षरता अभियान जस्तै हो तपाईँहरूको अब गाउँमा नि कति घर जस्तो छ हो

तपाईँको घर छेउमा प्राइमरी स्कुल एसएसके एमएसकेहरू छ

अँ

तपाईँले यसो हेर्दाखेरि नि नानीहरू कस्तो प्रकारले स्कुल जानेगर्छ अब जस्तै आर्थिक विपन्न मान्छेहरू जस्तो भएर कि अथवा लुगाफाटाहरू ठिकसँगले लगाएर खाताकिताबहरू सबै बोकेर जाने अथवा त्यस्तो नभएर च्यात्तिएको लुगाफाटाहरू लगाउने अथवा आर्थिक इकोनोमिकल्ली विक भएको आर्थिक विपन्न मान्छेहरू जस्तै भएर जानेगर्छ हो

अच्छा हामी अर्को महिनातिर आउँछौ कि अनि गाउँको नानीहरूको एक एकजनालाई केस स्टडी गर्छौँ एक एकजनालाई स्टडी गर्ने अनि उनीहरूको शै शैक्षिक स्तर कस्तो छ त्यो बुझ्ने बुझ्ने भन्ने छ हामी आएर कुरा गर्छौँ नि ल

हुन्छ